भारतका सबैभन्दा लोकप्रिय खेलहरू हुन् हकी क्रिकेट फुटबल टेनिस ब्याडमिन्टन बक्सिङ आदि अनि देशका सबैभन्दा प्रसिद्ध धावकहरू हुन् सचिन तेन्दुलकर मेरी कोम साइना नेहवाल सानिया मिर्जा आदि